हेलो दादा म सेरोफ राई बोलेको नि अघि मैले क्याब अर्डर गरेको थिएँ नि क्याब बुक गरेको थिएँ नि मैले त्यो मैले अघि मेरो एड्रेस चाहिँ घुम रेलवे स्टेसनमा दिएको थिएँ नि तर मेरो केही त्यो कारणले गर्दा चाहिँ म यता डाली फाटक आइपुगेँ कि मेरो सानो काम पनि थियो अनि त म अहिले डाली फाटकमा पर्खिरहेको छु तपाईँले मलाई त्यहीँबाट पिकअप गर्नुहोस् न मेरो ल नरिसाउनुहोस् मेरो सानो काम पऱ्यो कि त्यहाँपट्टि अनि म त्यो घुम रेलवे स्टेसनबाट यता डाली फाटकसम्म आउनु पऱ्यो नि